विशेष हाम्रो कालिम्पोङ क्षेत्रमा एउटा हाम्रो सरकारी हस्पिटल बनिएको छ जतिपनि त्यहाँ हाम्रो एड्मिट भएपछि हाम्रो कतिपय हाम्रो सुविधाहरू उहाँले गरिदिनु नै भइरहेको छ र कतिवटा कुरोहरू अब जस्तो कतिवटा दबाई पानी पाउँदैन त्यो चाहिँ आफूले आलिअलि पैसा लगाएर किन्नु सक्नु पर्छ त्यहाँनिर र विशेष त्यो नभएर गाउँ क्षेत्र ग्रामीण क्षेत्रमा पनि हाम्रो अहिले हेल्थ सेन्टरहरू खोलिएको छ हेल्थ सेन्टरमा पनि थुप्रै ऊ यो प्रावधानहरू छ उहाँहरूले जस्तै नेट के अरे डेलिभेरी केस गाउँमा उहाँहरूको संस्थाले एउटा टिम बनाएको छ त्यो टिमले गाउँमा के के भइरहेको छ को कस्तो छ उहाँहरूले लान्छ मरेको मान्छेको पनि रिपोर्ट लाने काम पनि उहाँहरले गर्छ जन्मिएको जन्मिँदै गरेको नानीहरू को पनि उहाँले नै रिपोर्ट लिन्छ सबै कुरो उहाँहरले गरि नै रहेको छ अहिले राम्रै अहिले चलि नै रहेको छ कतिवटा कुराहरू सपोर्ट उहाँहरूले हेल्थ सेन्टरबाट पनि भइ नै रहेको छ र विशेष गरी कतिवटा कुरो अब जस्तै टिबीहरू हुन्छ टिबी केसहरू हुन्छ हेल्थ कार्ड छ भने उहाँहरूले अलिकिति त्यहाँबाट पैसा पनि पाउने एउटा प्रावधान उहाँहरू ले त्यो राखेर राखि नै रहेको छ अब हाम्रो गाउँको समस्यालाई चाहिँ है हस्पिटल देखिन्को लिएर हेल्थ सेन्टरदेखिन्को लिएर गाउँमा पनि सानो तिनो एउटा डिस्पेन्सरी पनि छ उहाँहरूले जति अलिअलि जस्तो चोटपटक परेको कुरोहरू त गाउँमा यहीँको यहीँ पनि भइहाल्छ ठुलो ठुलोहरू चाहिँ हामीले लानु पर्छ माथि ठुलो हस्पिटलमा नै लानु पर्छ प्रावधानहरू चाहिँ मिलाएर नै अहिलेसम्म चाहिँ हामी यसरी नै हाम्रो यो चलि नै रहेको छ